अब मलाई चाहिँ सबैभन्दा राम्रो मौसम भनेको चाहिँ जाडो महिना लाग्छ जाडो महिनामा चाहिँ अब धेरै टाढो टाढो घुम्नु जाँदा पनि हुन्छ अब गरम जस्तो हुँदैन लुगाहरू लगाउनको चाहिँ धेरै कुराहरू नयाँ नयाँ निस्किन्छ लुगाहरू जाडोमा आगोहरू बालेर बस्नु मजा लाग्छ अनि गाउँघरतिर घुम्नु पनि राम्रो लाग्छ जाडो मौसममा बहुत राम्रो हुन्छ त्यही भएर गरम गरम महिनामा अब लुगाहरू लगाउनु पाउँदैन कि के हुन्छ धेरै जाडो महिनामा लुगाहरू राम्रो राम्रो निस्किन्छ कता कता घुम्नु जानु हुन्छ स्कुटी बाइकमा गयो भने त गाडीहरूतिर जाँदाखेरि राम्रो लाग्छ कता कता मा जाडो जग्गाको भ्यूहरू दामी दामी देखिइरहेको हुन्छ जस्तो कि दार्जिलिङहरू भयो सिक्किमहरू भयो स्नोफलहरू हुन्छ त्यहाँ जाडोमा घुम्न जानु राम्रो लाग्छ जति गए पनि घुम्नु मनलाग्छ